यदि मैले अवसर अवसर पायो भने मैले आफ्नो भारत वा राज्यको चाहिँ कस्तो शैली या कलाहरू चाहिँ म अरू देशमा प्रदर्शन गर्नु चाहन्छु भने चाहिँ हाम्रो देशको हातले बनाएको मूर्तिहरू मूर्तीहरू धेरै छन् एकदम कलाहरू एकदम छुपेर बसेको छन् त्यो मुर्तिहरू एकदम कलाहरू चाहिँ म बाहिर देशमा चाहिँ प्रदर्शन गर्न चाहन्छु अनि हाम्रो हाम्रो देशमा चाहिँ हातले बनाएको कलाहरू चै धेरै छन् जस्तो हातले बनाएको सारीहरू हातले बनाएको एकदम राम्रो राम्रो कलाहरू हातले बनाएको मूर्तिहरू एकदम घरमा बनाउने एकदम राम्रो चित्रहरू यति धेरै छन् अरू देशमा हामीले प्रदर्शन गर्नुको लागि अनि म चाहिँ आफ्नो देशको चाहिँ हातले बनाएको कलाहरू मूर्तिहरू छ सारीहरू छ लुगाहरू छ यस्तो कुराहरू चाहिँ म अरू देशमा प्रदर्शन गर्न चाहन्छु